अँ हेलो ए ए दीपिका होइन ए म हौ अन्जिता अँ सुन न ए अब टुवेल्भ टुवेल्भको पनि इक्जाम रिजल्ट भएर हामी दुईजनै पास भयो होइन अब घर

मलमा काम बसिरहेको छ हामी पनि अन्त त्यही त मेरो साथीको दाजु छ हौ दीपक दीपक वहाँ दादा छ कि उसले वहाँनिर ऊ यो होमगार्ड गर्दैछ कि अन्त ऊ यो भन्दैथ्यो त्यहीँ छेउमा एउटा सपिङ मल छ त्याँनेरि भ्याकेन्सी खाली छ दुई जानालाई भन्दैथ्यो नि त ए त्यही त ए टेन थाउजेन्डदेखिन्को स्टार्टिङ छ अरे अन्त पछि पछि बढन सक्छ होला सायद अँ सपिङ मलमा अन्त के गर्छौ त गर्ने घरमा एक खेप सोधिहेर न ल अँ ल ल